हजुर म यो वर्तमान बिचको पुस्ता भनौँ र पहिलाको पुस्ता रअहिलेका पुस्ता

म के भन्न चाहान्छु भने म बिचको पुस्ता यो वर्तमान पुस्ता भनौँ र पहिलेको पुस्ता र अहिले वर्तमानको पुस्ताहरूमा धेरै पार्थक्यहरू मैले महसुस गरेको छु पहिलाको पुस्ताहरूमा कोसोचहरू विचारहरू आध्यात्मिक टाइपको थियो उहाँहरू आफै खुदै परिश्राम गरेर उहाँहरू आफै जोतिएर उहाँहरू आफै खनेर बिज छरेर बिजन छरेर उहाँहरू उमारेर रोपेर फलाएर कुटेर चालेर भात रोटी बनाएर खान्थ्यो र उहाँहरू पौरखी थियो हामी उहाँहरूसँग गफ गर्दा पहिलाको पुस्ताहरू पनि छन् अझै उहाँहरूले कुरा गर्नु हुन्छन् हामी त आना माना घिउ खाएको है हामीले त्यति बेला जस्तो किसिमको खान्थ्यौँ त्यो खान पिन अहिले छैन त्यति बेलाको जस्तो हाम्रो संस्कार संस्कृतिहरू रीति रिवाजहरू छैन भषामा शुद्धताहरू छैन हाम्रो लवाइ खुवाइमा शुद्धता छैन बोली व्यवहारमा शुद्धता छैन भन्ने गर्छ र यसो मैले बुझ्दा पनि साँच्ची नै त्यो जमनाको हाम्रा पुर्खाहरू अति नै सोझो सिधा आध्यात्मिक कुरामा विश्वास गर्ने धर्म कर्ममा रुचि राख्ने आफै परिश्रम गरेर आफै उब्जाएर खाने सोझो प्रवृत्तिको विचार भएको यी हाम्रा पहिलाका पुस्ताहरू थिए र त्यहाँदेखि अब अहिले हामी हाम्रो जुन म एउटा उसको बिचको पुस्ताको कुरा गर्दैछु वर्तमानमा हामीले त्यो चिजहरू देख्यौँ त्यो पुरानो पुस्ताको पनि चिजहरू देख्यौँ र अहिलेका पुस्ताको पनि देख्यौँ बिचरा त्यो पहिलाको पुस्ताको हाम्रो बाजेहरूले जुजूहरोले टेलिभिजन भन्ने चिजहरू देखेन यो घडीहरू भन्ने चिजहरू अहिलेको मोबाइलहरू भन्ने चिजहरू देखेन अहिलेको इन्टरनेटदेखि उहाँहरू एकदम वञ्चित र त्यति बेलाको जमना अर्कै थियो त्यति बेला यो बिजुलीको भन्ने उहाँहरूले उपभोग गर्न पाएन त्यति बेला टुकी बत्ती बालेर है पुल्ठो बालेर हिँड्ने चलनहरू त्यति बेला थियो र अहिलेको वर्तमानमा टेलिभिजन भन्ने कुरा त अब त्यो सेकेन्डेरी भयो अहिले हात हातमा मोबाइल कम्प्युटर अहिलेको वर्तमानमा जुन किसिमको इन्टरनेटको सुविधाहरू छ यहाँदेखि हामी अमेरिका यहाँदेखि हामी सात समुन्द्रपारि पनि एयसरी नै हाकाहाकी देखेरै देखेकै जस्तो प्रकारले भेटेकै जस्तो प्रकारले हामी इन्टरनेटको मार्फतद्वारा हमी गफहरू गर्न सक्छौँ त्यति बेलाको जमनामा हाम्रो बाजेहरूले एउटा ब्याङ्क खाता नखोली बिचाराहरू बित्यो ब्याङ्क नदेखिकन अहिलेको जुन एउटा ब्याङ्किङ कार्यक्रम पैसाको ट्रान्जेक्सनमा हेर्नुहोस् गुगल पे फोन पे भन्ने यी सबै चिजहरू इन्टरनेटको माध्यमबाट उपलब्छ भएको छ र संसार अहिले कहाँ पुग्यो र त्यति बेलाको हाम्रो पूर्वधारहरू जो हुनुहुन्छ हाम्रो हाम्रो पूखौलीहरू र अहिलेको वर्तमान र त्यति बेलाको हाम्रो पूर्खाहरूको जमना हेर्दा पुरै आकाश र पतालको फरक देखिएको छ र हामीले नै देख्न पायौँ त्यति बेलाको पुस्तालाई पनि महसुस गर्न पायौँ त्यति बेलाको बुढापाकाहरू त्यति बेलाको पुस्ताहरू त्यस्ता थिए तिनीहरूले उहाँहरूले केही पनि उपलब्धि भन्ने कुराहरू सुख सुविधाहरू पाएनन् भन्ने कुराहरू त्यो हामी बिचको पुस्ताहरूले अब हामीले महसुस गर्न पाइराखेका छौँ यता अहिले आएर अहिलेका नानीहरू हेर्नुहोस् यति बिघ्न यो नेटमा पर्फेक्ट छ सबै कुराहरू उपलब्ध छ अहिले हावाकै भरमा सब चिजहरू हुँदैछ र त्यो चिजहरू नै हामीले देख्न पायौँ हामीले पुरानो पुस्ता पनि देखेका छौँ अहिलेको वर्तमानको पुस्ताहरू पनि देखेका छौँ र मध्यवर्गमा पऱ्यौँ हामी चाहिँ अहिलेको वर्तमानको वर्तमानमा होइन हामी बिचका पुस्ता पऱ्यौँ र यो दुवै पुस्ताहरूको बिचमा धेरैवटा पार्थक्य छ समानता अलिकति भिन्नताहरू देख्न पाइएको छ र पुरानो पुस्तालाई पुरानो पुस्ताहरूको पनि हामीले अनुभव बटुल्न सकेका छौँ भने यता अहिले नयाँको पुस्ताहरू आउने पिढीहरूको पनि हामीले धेरै कुराहरू बुझ्न र जन्न सकेको छौँ दुई पुस्ताबारे हामी चाहिँ एउटा बिचका पुस्ता परेकाले गर्दा धेरै यति कति कुराहरू हामीले अनुभव गर्न बटुलिसकेको छौँ र ति पुराना पुस्ता के थिए र वर्तमान पुस्तामा अहिले के चलिरहेको छ र अब आउने नयाँ पिढीहरू नयाँ पुस्ताहरूले के गर्छन् त्यो सायद समयले नै बताउने छ थ्याङ्क्यू